हलो तिमी बगानको वर्कर हौ पहिला बगानमा काम गरेको म चाहिँ रिपोर्टर हो र बगानको समस्या के के छ अहिले बगान कस्तो चल्दैछ तलबहरू ग्रेच्युटीहरू फन्ड पैसाहरू राम्रोसँग पाउँदैछ कि छैन कसरी बगानमको वर्करहरूले कसरी आफ्नो जीविका चलाइरहेको छ त्यो सबै दोकानको समस्याबारेमा म यहाँ जानकारी लिन आएको तिमीले बगानको समस्या लिएर के के हुँदैछ र कस्तो बगान चल्दैछ कसरी बन्द भएको छ कि छैन बगानहरू कसरी चल्दैछ त्यो विषयमा अलिकति रिपोर्ट मलाई बताइदेऊ ल त्यो जलपाइगुडीभित्रमा सबै बगानहरूको स्थिति यस्तै चलिरहेको छ जस्तो लाग्यो मलाई म यो सबै बगानहरूको रिपोर्टहरू लिँदैछु र यहाँ अहिलेघरि ए धेरै बगानहरू ठिकसँगले पेमेन्ट नभएर मान्छेहरू बाहिर प पलायन भएको पनि सुन्दैछु यो के साँच्चै हो यो समस्या लिएर हामीले के सरकारसमक्ष समा समाज के रे सरकारप्रति केही आवेदनहरू सरकारलाई केही निवेदनहरू या नेताहरू मन्त्रीहरूमा यो समस्या लिएर हाम्रो वर्करहरू नेताहरू अहिलेसम्मन् केही पहल गरेको छैन यो